हजुर हजुर भन्नुहोस् न मा म मासु दोकान म मासु दोकानबाट बोल्दैछु हजुर

ए तपाईँ माइली भाउजू बोल्नु भएको ए होइन नि हौ भाउजु म त अन्त सधैँ अब तपाईँलाई मासु दिइराखेकै हो है अब त्यो मासु दोकानमा म पनि समयमा थिइनँ कि तपाईँ आउनु भएको थियो त्यो भाइहरूले त्यो मासु फ्रिजिङ गर्नु बिर्सेको थिएछ सायद तपाईँलाई त्यही मासु पऱ्यो होला कि तपाईँ आउनोस् न म तपाईँको त्यो मासु त्यो पैसामा अरू अर्को दिन कुनै दिन लाँदा भयो नि तपाईँले

र त होइन सबभन्दा ठुलो कुरो त हेर्नुहोस् है यो मैले दोकान अहिलेदेखिको होइन बहुत पुरानो दोकान हो बहिनी हो र अब सबभन्दा ठुलो कुरो त्यो चाहिँ अब एउटा मिस्टेक चाहिँ त्यहाँ हिजो नानी भाइहरूले म बेलुका त्यो दोकान बन्द गरेर जाने बेलामा चाहिँ त्यो फ्रिज ओन गर्नु बिर् छो छोडिराखेछ के भाइहरूले हो तपाईँहरू अब त्यो गर्नुहोस् न भोलि तपाईँ आउनुहोस् त्यो मासु अब तपाईँको अब त्यो अलिकति बिग्रेको छ रहेछ अब त्यो फ्रिजिङ गर्नु नभएर त्यो असुविधा भयो होला तपाईँ भोलि कुनै दिन पनि आउनुहोस् तपाईँले त्यो अब पाइहाल्नुहुन्छ मासु र अब त्यो नसुर्ताउनुहोस् त्यस्तो अलि अब दोकानहरूमा त्यस्तो अब त्यो कुहिएको अब मासुको जिनिसमा मरेको शरीरमा त्यस्तो हुन्छ कोही बेला त्यस्तो व्यवसायमा हुन्छ हुन्छ भोलि आउनुहोस् न ल